हजुर हजुर हजुर हजुर आएको छ त त्यो चाहिँ मतलब अहिले दुईजनाको उयसमा आएको छ हो अन्त दुईजना काम गर्ने राख्नुपर्छ त्यो मैलाहरू उयो गर्नुको लागि हजुर त्यो पञ्चायतबाट पर्मानेन्टै हो पञ्चायतबाट आएको छ के त्यो चाहिँ गाडीकोद्वारा अब गाउँगाउँमा गयो होइन अन्त गाडीमा उठायो उठाएर चाहिँ त्यो एउटा जग्गा छ त्यो खोल्सा अन्त त्यो खोल्सामा उयो गर्नुपर्ने होइन मतलब त्यो जुन चाहिँ कुहिने कुराहरू हौ त्यस्तो हुन्छ नि त्यो कुराहरू मात्रै हजुर हजुर कुहिने अलग्गै नकुहिने अलग्गै त्यो छुट्याएर

त्यो चाहिँ हामी जलाउँछौँ त्यो चाहिँ हामी बेलुका छ बजीतिर गर्छौँ हजुर हजुर हजुर हामीले अब गाउँघरको मान्छेहरूलाई पनि भनेको छौँ त्यो कुहुने जुन चाहिँ हुन्छ अलग्गै राख्ने अन्त नकुहुने सामानहरू अलग्गै राखेर अब जब गाडी आउँछ त्यो गाडीमा हालेर अब अलग अलग जग्गै जस्तो बनाएको हुन्छ त्यो जग्गामा हालेर छुट्याउनु पनि सजिलो हुन्छ हजुर हजुर

हजुर हुन्छ हजुर हजुर हुन्छ हुन्छ